नमस्ते दाजी तपाईँ अर्किड लज हो नि यो ए हजुर हामी कालिम्पोङ घुम्नु आउने सल्लाह भइरहे को थियो कि अनि मलाई त्यहाँनिर कालिम्पोङको मेरो साथीहरूले चाहिँ तपाईँको नम्बर दिएको थियो तपाईँकोमा चाहिँ एकदम कम्फर्टेबल छ अरे राम्रो छ अरे भनेर हैन अनि तपाईँको होटेलबाट चाहिँ गाडीहरू पनि प्रोभाइड गर्नुहुन् छ अरे घुम्नुको लागि हामी चाहिँ घुम्नै आउने अन्त चाहिँ पु कता कता घुमाइदिनु घुमाइदिन्छ तपाईँहरूको गाडीले चाहिँ कुन कुन साइडहरू घुमाइदिन्छ होला हौ कालिम्पोङको हजुर

म त सिक्किमबाट हो

हामी चारजना छौँ हजुर ए हुन्छ दाजु त्यसो भएदेखि चारजानै फिमेल हो कि हामीलाई डबल बेड भएको एउटा रुम भए पनि हुन्छ तपाईँको होटेलमा हामीलाई डबल बेड भएको एउटा रुम राखिदिनुहोस् अनि हामी आएपछि गाडी पनि बन्दोबस्त गर्दिनुहोस् न ल ए हुन्छ दाजु अनलाइन बुकिङ हुन्छ कि कसरी गर्नुपर्छ तपाईँको त्यहाँ हुन्छ हुन्छ दाजु थ्याङ्क यु म अनलाइनै बुकिङ गर्छु ल